पहिलो कुरो मानिसले जन्मेपछि सबै नाताहरू सँगै गाँसेर जन्मन्छ जस्तो कि कुनै एक नवजात शिशु जन्मनसाथ ऊसँगै उसका नाता गोत्र जात सबै सबै जन्मन्छ उसका काका काकी सबै सम्बन्धहरू जन्मन्छ सबै साइनोहरू जन्मन्छ तर उसले छान्न पाउने र मानिसलाई स्वतः दिनुभएको सबैभन्दा महत्त्वपूर्ण देन चाहिँ एउटा सम्बन्ध हो जो सम्बन्धलाई हामी साथी भन्छौँ र मानिसले आफ्नै रोजाइमा र आफ्नै राजी खुसीमा छान्न मिल्ने सम्बन्ध चाहिँ साथीको हो यसैले मैले जीवनमा सबैभन्दा धेरै महत्त्वपूर्ण सिकेका पाठहरू चाहिँ आफ्नो जीवनमा साथी छान्नपर्दा सठिक मानिसलाई छान्नुहोस् र यदि गलत व्यक्तिलाई साथी बनाउनुभयो भने आजीवन पछुतो रहन्छ अनि सही व्यक्तिको संसर्गले र सही व्यक्तिसँगको साथले चाहिँ जीवनलाई सफल पनि बनाउँछ साथ साथमा खुसीले पनि भर्छ यसले साथी छान्नमा चाहिँ हतार पनि नगर्ने तर धैर्य राखेर सठिक व्यक्तिलाई आफ्नो साथी छान्ने